र हाम्रो उयो गाउँमा मेरो विचारमा मेरो हाम्रो यो गाउँमा के अरे टुरिस्टहरू आउँ आउँछ तर गाउँ मैला छ एकदमै मैला छ हाम्रो गाउँ र सफा राख्दैन अन्त त्यो भएर चाहिँ अब रोड पनि खत्तम भएको छ र एकदम बिग्रेको छ गाडी नहिँड्ने हिँड्नु नसक्ने अवस्थामा छ त्यो भएर रानीवन मन्दिर पनि ठुलो न ठुलो छ र त एकदम टाढो टाढोको पनि त्यहाँ आउनु सक्छ तर अहिले खोलाको नजिकले गर्दाखेरि अहिले त्यति साह्रो प्रोब्लम भएको छ त्यसले गर्दाखेरि त्यहाँनिर टुरिस्टहरूलाई पनि हामीले उनीहरूले पनि त्यहाँनेर अलिक असुविधा भएकोले गर्दाखेरि चाहिँ उनीहरू आउनु सक्दैन त्यहाँ हाम्रो गाउँमा चाहिँ एकदमै मैला भएको छ